दुई लाख पचपन्न हजार चार सय तेतिस पाँच लाख नब्बे हजार नौ सय त्रियानब्बे सात लाख असी हजार आठ सय तेह्र एक लाख सत्तर हजार सात सय नब्बे नौ लाख नब्बे हजार पाँच सय पचपन्न